डान्स धेरै राम्रो कुरा हो र डान्सले हामीलाई भित्रबाट खुसी र पार्छ है त डान्सले एउटा एन्टरटेनको पनि काम गर्छ र धेरैले आफ्नो आफ्नो डान्सलाई आफ्नो हबीलाई है करियर बनाउने कोसिस गर्छ र धेरै राम्रो पनि हो आफ्नो हबीलाई आफ्नो करियर बनाउनु धेरै राम्रो हुन्छ होइन र के भन्छ र यसले र यसले र यसले धेरै राम्रो पनि हो आफ्नो आफ्नो हबीलाई करियर बनाउने धेरै राम्रो गरेको छ र यहाँनिर धेरै राम्रो कुरा हो र डान्स एउटा यस्तो हो कि हामीलाई भित्रबाट खुसी दिन्छ त्यसले है र खुसी दिएपछि हामी रमाउँछौँ र हाम्रो कल्चर र हाम्रो मतलब हाम्रो कल्चरमा यो डान्सलाई धेरै महत्त्वपूर्ण दिए गएको छ र समाजमा पनि यसमा यस यसको लागि समाजमा पनि यसको लागि समाजमा पनि यसका लागि समाजमा पनि यसका लागि सहायता गर्छ कि होइन आफ्नो आफ्नो इच्छा छ र त्यो इच्छालाई आफ्नो है इच्छालाई आफ्नो हबी बनाएर आफ्नो करियर बनाउनु धेरै राम्रो हो र हाम्रो समाजतिर यस्तो धेरै उयो गर्छ र त्यसमा पनि अगर हामी कतै प्रोग्रामतिर त्यस्तो गर्यौँ भने धेरैले हामीलाई सहायता दिन्छ र त्यस्तो गर्दागर्दै धेरै उयो हुन्छ र त्यो डान्सका लागि ठुल्ठुलो अहिले त है च्यानलहरू पनि खोजिएको छ र च्यानलहरू निस्किएको छ हामी डान्स गरेर आफ्नो युट्युब तिर हाल्नसक्छौँ आफ्नो फेसबुकतिर हाल्छौँ र आफ्नो इन्स्टाग्रामतिर है हाल्छौँ पोस्ट गर्छौँ र त्यसमा धेरै लाइकहरू पाउँछ धेरै मायाहरू पाइन्छ र डान्स एकदमै राम्रो कुरा हो डान्सले हामीलाई भित्रबाट खुसी राख्छ हाम्रो कल्चरमा डान्स एउटा यस्तो राम्रो हो कि जसले चाहिँ हामीलाई धेरै जस्तो कि केही प्रोग्रामहरू गर्यो भने त्यसमा हामी हामीलाई हाम्रो वेलकम है डान्सबाट हुन्छ र डान्स यत्ति राम्रो हो र सबै र हाम्रो समाजमा धेरैभन्दा पनि धेरै सहयोग गर्छ र मलाई पनि यस्तो लाग्छ कि हाम्रो डान्सलाई आफ्नो हबी बनाएर करियर बनाउनुमा कुनै ग गल्ती छैन र धेरै राम्रो हो